मैले चाहिँ थुप्रो जग्गातिर अब ट्रेभलहरू गर्छु है अब नेप नेपाली भोटे लेप्चाहरू भएको जग्गातिरै बेसी ट्रेभलहरू गर्छु मलाई किनकि अब राम्रो लाग्छ अब आफ्नो आफू पनि नेपाली हो है र अन्त नेपाल नेपाली भएकोमै अब ट्रेभलहरू गर्न राम्रो लाग्छ है एकपल्ट चाहिँ म यता अब यसो कलकत्ताहरू घुम्न गएको थिएँ गई पनि बस्थेँ पहिला पहिला पनि त्यहाँदेखि फेरि म त्यहाँ कलकत्ता जाँदाखेरि चाहिँ त्यतातिर चाहिँ अब सबै त बङ्गालीहरू हुन्छ बेसी त नेपाली हुँदैन त्यहाँ पनि नेपाली भइहाल्यो भने पनि दुई तिनजना जस्तो त हुन्छ बेसी त हुँदैन सबै बङ्गालीहरू मात्रै हुन्छ अन्त त्यो बङ्गालीहरूले चाहिँ अब नेपालीहरूलाई चाहिँ यति साह्रो हेप्छ यति साह्रो हेप्छ है पुरा हेप्छ तिनीहरू त अब है कस्तो चाहिँ हुन्छ तिनीहरूको बोली पनि खराब हुन्छ है अब हामीले त अब उनीहरूलाई खासमा त राम्रै उयो गरेको हुन्छ राम्रै भनेको हुन्छ है तर उनीहरूले चाहिँ अब हामीले बुझ्दैन भनेर है उनीहरूले अब हामीले बुझ्दैन भनेर चाहिँ बङ्गालीबाट अब राम्रो भन्दैन उनीहरूले नराम्रो नराम्रोहरू भन्छ है र अब किनकि अब हामी पनि त अब ट्रेभल गरिबस्ने मान्छेहरू हो होइन हामी पनि त अलिअलि उनीहरूको भाषाहरू बुझ्छौँ नि त अब उनीहरूले के भनेको कसो भनेको हो भनेर त्यो पनि हामीले बुझ्छौँ नि त तर पनि त्यो उनीहरूले चाहिँ हामीले बुझ्दैन भनेर चाहिँ उनीहरूले पुरा हेपेर है कस्तो नराम्रो नराम्रो भन्छ है त्यही कारणले चाहिँ अब हामीले चाहिँ अब त्यो आफ्नो जातहरू पनि मा अब मास्नु पनि भएन है उयो जातहरू मास्नु भएन नेपाली भाषाहरू है अब नेपा एउटा नेपाली भएपछि नेपाली नै बोल्नु है अब यस्तो कलकत्ताहरूतिर त बेसी छैन नेपालीहरू त एक दुईजनाहरू जस्तो होला त्यो पनि अब आफ्नो त्यो कामहरूमा गएको कामहरू गर्नको लागि गएको है त्यही कामहरू गर्नको लागि जाँदाखेरि पनि त्यो बङ्गालीहरूले कस्तो हेपेर है पुरा हेप्छ राम्रो हुँदैन त्यो बङ्गालीहरू पनि है त्यति नै सबैजना चाहिँ अब राम्रो हुँदैन है कति चाहिँ अब राम्रो पनि हुन्छ कति बङ्गाली त राम्रो पनि हुन्छ कति चाहिँ राम्रो हुँदैन है त्यति नै